कुनै पनि परिवारमा एउटा घर चलाउनुको लागि चैँ पुरुष र महिलाको भूमिका अनिवार्य रूपमा एउटा चक्काको दुइटा पहिया जस्तो मलाई लाग्छ कारण पुरुष र महिला दुवैजना बराबर भागिदार भएमा मात्र एउटा परिवार चाहिँ सफल रूपमा चाहिँ आफ्नो परिवार चलाउनमा चाहिँ सफल हुन्छन् कारण पुरुषले घरबाहिरको कुरो र महिलाले घरभित्रको कुरो गर्नु पर्छन् भन्ने चाहिँ हाम्रो पुरानो प्रथा छ तर आज आएर चाहिँ पुरुष र महिला बराबर रुपमा कुनै पनि क्षेत्रमा चाहिँ अघि बढ्न सक्छन् र पुरुषले जे कुरो गर्छन् महिलाले पनि त्यो काम गर्न सक्छन् आजको समयमा र पुरुषले गरेको कुरो महिलाले गर्न सक्छन् भने महिलाले गर्ने घरको कामहरू पनि पुरुषले गर्न सक्छन् नै एकदमै दुवै जनाले अनिवार्य रुपमा चाहिँ आफ्नो काम बाँढेर है आज घरको काम पत्नीले गर्दछन् भने समय फुर्सदको समय दिन पतिले पनि त्यो घरको काम गऱ्यो भने त्यो काम आधा आधा हुन्छ पत्निको बाहिर काम छ भने पत्नीले पति घरमा छ भने घरको काम बाँढ्न सक्छन् भने पत्नीले पनि पति बाहिर छन् भने घरको काम गर्नु सक्छन् दुईजनाको सहभागिता र एकअर्काको साझा जिम्मावारी हो र त्यो दुईजना जिम्मावारी बराबर निभाए भने एउटा घर विकासित रूप मा चाहिँ सफल हुन सक्छन् विकास हुनसक्छ त्यो घरको चाहिँ भन्नु मलाई त्यस्तो लाग्छ मेरो विचारमा चाहिँ